हाम्रो गाउँघरमा त अब अस्पतालहरू छैनन् हाम्रो सानोतिनो सब सेन्टरहरू खालि छन् त्यहाँनिर प्रेसरहरू खालि नाप्छन् हाम्रो यहाँ आउनु पर्यो भने यहाँनिर कर्सियङ अस्पतालमा खालि हाम्रो अस्पतालमै जानु पर्छन् त्यहाँनिर राम्रै राम्रै छन् सबै राम्रै हेर्नु हेरचाह सबै राम्रै गर्नुहुन्छन् त्यहाँनिर नर्स डक्टरहरू सबै राम्रै चेकअपहरू गर्ने हुन्छन् राम्रै हेरचाह छ अन्त त्यति हो अब हाम्रो यहीँ गाउँघरमा चाहिँ यस्तो अस्पतालहरू छैन आउनु पर्यो भने चाहिँ कर्सियङ हस्पिटलमै आउनुपर्छ त्यहाँनिर राम्ररी नै हेरचाह गरिदिन्छ राम्ररी सुबिस्ता छ